समाचारमा देखाएको कुरा र यथार्थमा भइरहेको कुरामा के फरक छ भन्ने प्रश्नको उत्तर चाहिँ म के भन्न चाहन्छु भन्ने समाज समाचारमा जुन चाहिँ देखाएका हुन्छ त्यो सानो कुरालाई पनि मिडियाहरूले बढाएर एकदमै ठुलो बनाइदिन्छ उनीहरूले नजिकमा भएको एउटा सानो घाउलाई पनि एकदमै ठुलो बनाइदिन्छ किनभने आखिरमा त्यो यति बेसी ठुलो त हुनु सक्दैन तर उनीहरूले बढाएर बेसी ठुलो बनाइदिन्छ के तपाईँले झुटो खबर भेट्नु भएको छ यसले समाजलाई कस्तो असर गर्छ भने यस जुन चाहिँ मिडियाहरूद्वारा जुन चाहिँ समाचारहरूमा देखाएको झुटो खबरहरू छ यसले समाजलाई एकदमै नकारात्मक बनाइदिन्छ किनभने पछि गएर हामीले समाचारमाथि पनि हामीले विश्वास टुट्दै जान्छ समाचार हेरेर ए यो त अहिले खालि झुटको लागि मात्रै सानो कुरोको लागि यति बेसी फैल्याइरहेको छ इस्यु मात्रै हो भन्ने कुरा चाहिँ हामीलाई लाग्छ त्यसले गर्दाखेरि चाहिँ यसले समाजलाई धेरै नकारात्मक असर गरेर लान्छ